अब यो लकडउनको लकडउनको बेलामा चाहिँ मान्छेहरूले एकदमै बेसी मोबाइल र ल्यापटपहरू अब बस्तीकोहरूले होइन तर बजारको मन्छेहरूले चाहिँ एकदमै बेसी प्रयोग गरेको जस्तो लाग्छ मलाई किन भन्दा चाहिँ अब बस्तीको मन्छेहरूको त काम हुन्छ तर बजारमा बस्ने मन्छेहरूको चाहिँ काम भएन र अब उनीहरूले अब काम पनि छैन अन्त त्यहाँदेखिको उनीहरूको अब त्यो एउटा एउटा त्यो अब इन्टरटेन्टमेन्ट प्रपोजलको लागि पनि हेऱ्यो मन्छेहरूले किनभने अब काम छैन फोनमै उनीहरूले दिन बिताउने अब कामहरू पनि फोनबाटनै गर्नु थाल्यो उनीहरूले सबै कुरो बस्तीको मन्छेहरूको चाहिँ त्यति बेसी प्रयोग हुन्थेन किनभने उनीहरूको बस्तीमै काम हुन्छ त्यही कारण चाहिँ अब लकडउनको बेलामा चाहिँ आबो मन्छेहरूले एकदमै बेसी मोबाइल र ल्यापटपहरूको प्रयोग चाहिँ गरेको जस्तो लाग्छ र अब जब यो लकडउन सकिएपछि चाहिँ त्यो छैन किनभने मान्छेहरू अब आफ्नो आफ्नो काममा फेरि त्यसरी पहिलाको जस्तै फर्किएकोछ अन्त त्यहाँदेखिको चाहिँ अब उनीहरूलाई फोनको अब मतलब अब फोन चाहिन्छ तर पनि पहिलाको जस्तो त्यस्तो डरलाग्दो चाहिँदैन उनीहरूले त्यत्रो बेसी प्रयोग पनि गर्दैन अन्त त्यहाँदेखिको चाहिँ मैले पनि दुई वर्ष अब दुई वर्ष लकडउन भएको बेलामा चाहिँ मैले पनि अनलाइन क्लास अब मतलब अब घरबाटै त्यो फोनमा त्यस्तो गरेँ र अब मैले चाहिँ एकदमै बेसी अब के पो भन्छ प्रब्लमहरू फेस गरेँ किनभने मेरो घर चाहिँ अब बस्तीमा पर्थ्यो र त्यहाँनिर नेटर्वकको एकदमै धेरै प्रब्लम हुन्थ्यो अन्त त्यहाँदेखिको अब त्यो जुममा त्यो क्लास अब बस्दाखेरि एकदमै नेटर्वकको प्रब्लम भएको कारणले गर्दाखेरि चाहिँ अब त्यो स्क्रिनमा अडकेको अडकेकै अब त्यो नेटर्वक नभएर अन्त त्यहाँदेखिको चाहिँ अब त्यो भोइसहरू पुरा अडकिने क्र्याक हुने त्यस्तोहरू हुन्थ्यो हो अन्त त्यहाँदेखिको त्यो मिसले अब त्यो अनलाईन क्लासमा के एक्सप्लेन गर्दैछ त्यो पनि राम्रोसँग अब सुन्थेन र वाट्स्यापमा पनि पठाउँदाखेरि अब त्यो नेट नचलेकोले गर्दाखेरि त्यो डाउनलोडहरू पनि हुन्थेन भोइस टेक्स्ट अन्त त्यो फोटोहरू त्यस्तो पनि हुन्थ्यो अन्त त्यहाँदेखिको चाहिँ अब बस्तीमा भएकोले गर्दाखेरि चाहिँ अब यो बर्खाको बेलामा अब बत्तीहरू पनि अब नआउने अन्त त्यहाँदेखिको फोनमा चार्जहरू पनि गर्नु नमिल्दाखेरि चाहिँ अब मैले कतिवटा क्लासहरू चाहिँ अटेननै गर्नु पाइनँ किनभने मेरो फोनमा चार्ज हुन्थेन लाइट पनि आउँथेन अब त्यही कारण चाहिँ मैले चाहिँ अब त्यो अनलाइन क्लासहरू गर्दाखेरि चाहिँ एकदमै बेसी अब प्रब्लमहरू चाहिँ फेस गर्नु पर्यो